आज हाम्रो नेपाली भाषा भन्दा चाहिँ आफ्नो अब जुन चाहिँ अब टाउन छ होम टाउनबाट हामी निस्केर गयो भने चाहिँ लाइक हामी सिलगडी नै झऱ्यो भने पनि हामीले कतिवटा ठाउँमा चाहिँ हाम्रो भाषा बुझ्दैन है जो जोलाई इङ्ग्लिस नेपाली बङ्गला आउँछ उहाँहरूले त चलाइहाल्छ तर अब जसलाई चाहिँ अब नेपाली बाहेक अरू केही आउँदैन उनीहरूलाई चाहिँ गाह्रो छ नेपाली भाषा जसलाई चाहिँ नेपाली मात्र आउँछ उनीहरूलाई चाहिँ गाह्रै छ अब सिलगढी जस्तै ठाउँमा गएर कुनै ठाउँमा जान्छु भन्नु पऱ्यो भने अब कि एक्सप्लानेसन दिनु साह्रो छ हामी मान्छेहरूसँग इन्टऱ्याक्ट गर्न साह्रो छ किनभने हाम्रो होम टाउनमा मात्रै हो नेपाली चल्ती चाहिँ भनौँ भने हामी हाम्रो होम टाउनबाट निक्लिएर गयो भने चाहिँ बाहिर चाहिँ कतै पनि हाम्रो भाषा त्यति बुझिन्छ भनेर चाहिँ छैन अब कोही ठाउँमा भेटिहाल्छ आफ्ना साथी भाइहरू कोही दाजु भाइहरू भेटिहाल्छ नेपाली पनि कोही बेला भेटिहालला अरे त्यो त लकमा डिपेन्ड छ तर नेपाली भाषा चाहिँ सबै ठाउँमा बुझ्छ भनेर चाहिँ छैन र चाहिँ साह्रै छ नेपाली चाहिँ